सहरी र ग्रामीण विद्यालयबिचको खाडल चाहिँ एकदमै ठुलो भएको छ एकदमै फरक छन् यी दुई ठाउँका स्कुलहरू सहरमा सजिलैसँग विद्यार्थीहरू स्कुल पुग्न सक्छन् सुविधासम्पन्न प्रकारले विद्यार्थीहरूले त्यहाँबाट शिक्षा आर्जन गर्न सक्छन् सहरका विद्यार्थीहरूले धेरै नहिँडिकन यदि कोही टाढैबाट आउँदैछ भने पनि गाडी चढेर स्कुलसम्म जान सक्छन् त्यहाँ पढेर समयमा घर फर्किन सक्छन् तर ग्रामीण क्षेत्रका विद्यार्थीहरूले चाहिँ निकै टाढा टाढाबाट विद्यालय जानुपर्ने हुन्छ किनभनेदेखि ग्रामीण क्षेत्रमा घरहरू बाक्लो हुँदैनन् अनि स्कुल एकदमै कम्ती बनाइएको पाइन्छ त्यसले गर्दाखेरि टाढा टाढाबाट उनीहरू विद्यालय पढ्नका निम्ति हिँडेर जानुपर्ने हुन्छ खोला नाला जङ्गलहरू पार गर्दै उनीहरू स्कुलसम्म पुग्नु पर्ने हुन्छ त्यसले गर्दाखेरि सबैभन्दा पहिलो पार्थक्य त यही नै छ उनीहरूले धेरै कष्ट गरेर स्कुल पुग्नु पर्ने हुन्छ त्यस पश्चात ग्रामीण क्षेत्रमा ग्रामीण क्षेत्रका विद्यालयमा शिक्षकहरू एकदमै कम्ती छन् कम्ती जान रुचाउँछन् त्यसले गर्दाखेरि त्यहाँनिर शिक्षकहरू निरन्तर रूपमा स्कुल गएनन् भने पनि त्यहाँनिर गएर चेक गर्ने जुन तरिका छ त्यो छैन अहिलेसम्म त्यसले गर्दाखेरि विद्यालयमा ठिकसँग पढाइ हुँदैन तर कमसेकम सहरी क्षेत्रमा शिक्षकहरू समयमा पुग्छन् पढाउँछन् उनीहरूलाई पढाउने कर हुन्छ त्यसले गर्दा विद्यार्थीहरूले शिक्षाको गुणस्तर पनि फरक फरक पाउने गर्छन्